ए किरण किरण दाजु यो सन्डे तपाईँ फ्री हुनुहुन्छ ए त्यही त हामी दुई तिनजना फेमेली मेम्बर्सहरू प्लान मिलाउँदै थियो कि यो सन्डे चाहिँ है एउटा गेट टुगेदर जस्तो पनि हुने मजा पनि आउने भनेर चाहिँ यसो मोनेस्ट्री जाउँ भनेर नि त्यो जाङ जाङ हजुर जाङ धोक पालरी भन्ने छ नि हजुर त्यहाँ जाउँ न भनेर नि मजाले हिँङ्दै गफ गर्दै त्यो एउटा सानो ट्रेकिङ जस्तो भनेर नि तपाईँ के भ्याउनुहुन्छ हजुर ए अब्बुई झन् राम्रो हुन्छ नि तपाईँ भेट्दा चाहिँ यसो गर्नुहोस् कि त्यो परको चौतारामा भेट्नुपर्छ होला हौ सबै माथिलो बाटोमा हामी भेट्छ कि अनि हजुर त्यहाँबाट चाहिँ मजाले हिङ्दै हिङ्दै जाउँ न है अन्त ए हुन्छ त्यो झन् बेस्ट हो म हो त्यहीँ हुन्छ क्या हामी यहाँ दुई तिनजना चाहिँ त्यो उयोस खानाहरू चाहिँ हामी यहीँबाटै बोक्छौँ है खानामा चाहिँ अब त्यस्तो कडा खाना होइन राटीहरू दुई तिन जग्गाबाट बनाएको छ कि रोटी बनाउँछ अन्त आलुदम बनाउँछौँ अन्त अचार अन्त खिरहरू पनि नर्मल किन ए हुन्छ माथिलो माथिलो दाजु पनि आउनुहुन्छ होम्सको हामी हुन्छ अन्त माथिलो घरको दाजु छ नि उज्जवल दाजु वरिपरि जाउँ भनेको छु अन्त दाजुले पनि त्यही भाउजूहरू लिएरै आउँछु भन्नुहुँदैछ मान्यो हो अन्त हामी दिदी पनि हुनुहुन्छ अन्त दिदी पनि आउँछु भन्नुहुँदै थियो अन्त त्यही निक्लिनु तिन चार जति हुन्छ दस निकै तिन चार भन्दा त निकै बेसी हुन्छ होला अन्त होइन हजुर नि धेरै हामी अस्तिको पालि दसैँतिर चाहिँ भेटेको थियो होला है दा त्यहाँदेखिको त भेट भएको पनि छैन यसो गफसफ पनि अझै मनको कुरा गर्नु है धेरै राम्रो हुन्छ नि हामीलाई भविष्यतिर हेल्प पनि हुन्छ ल दाजु त्यसो भए हामी सन्डे है त हजुर हजुर ल दा तपाईँ मिलाएर आउनुहोस् न हुन्छ मलाई कन्फर्मेसनको फोन गर्नुहोस् न है त हुन्छ ओके हुन्छ राखे है त